सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धनामा नेपाली भाषाको भूमिका एकदमै रहेको छ किनभने हाम्रो जुन चाहिँ संस्कृति छ हाम्रो जुन चाहिँ एउटा आफ्नै पन छ यसलाई चाहिँ भाषाको माध्यमबाट नै हामी प्रकट गर्छौँ होइन अब हाम्रो क्षेत्रमा जति पनि अब यस नेपाली भाषाले हरेक संस्कृतिको हरेक क्षेत्रमा हाम्रो नेपाली भाषाले भाषा माध्यमबाट नै हामीले हाम्रो खानपिन सबैसबै हामी नेपाली भाषाकै माध्यमबाट प्रकट गर्दछौँ